अब खेल खेल्दा घाइते हुने अब प्लेयरलाई चाहिँ अब जस्तो कि अब ती उसलाई त्यस्तै सानोतिनो चोट लागेछ भने अब कमिटीहरूले त्यहाँनेरि राखेको जो जो मेम्बरहरू हुन्छ जसले अर्गानाइज गरेको हुन्छ त्यो फिलाल उनीहरूले चाहिँ अब सानोतिनो फर्स्ट एड बक्सहरू त्यस्तोबाटै ठिक गरिदिन्छ जब चाहिँ उनीहरू उनीहरूकोबाट हुँदैन या त ठुलै नै चोट लागेछ या त हात भाँच्चियो खुट्टा भाँच्चियो केही पनि भयो भने चाहिँ उनीहरूले अब हस्पिटल लगिदिन्छ आधीउदी सानोतिनो खर्च दिन्छ अनि त्यतिबाट भएन भने उनीहरूको फेमिलीले नै अलिकति सपोर्ट गर्छ त्यसमा अब त्यस्तो खेलकुदमा सानोतिनो त्यस्तो चोट भयो भने चाहिँ कति कुरा कमिटीले नै हेर्छ त्यस्तो भए नि कमिटी अलिकति उयो नै हुन्छ सानोतिनो भए नि अब स्प्रेहरू लगाएर के के गरेर ठिक भइहाल्छ त्यहाँबाद बेसी चोट आइहाल्यो भने हस्पिटल लगिदिनुहुन्छ